हेलो हजुर हजुर अँ त ए हजुर हजुर हजुर

थुप्रै भेराइटिसको छ फुलहरू

गोटामै दिन्छु म दस रुपियाँ

अनि त बेसी लानुभयो भने त मिलाइदिन्छु नि अलिअलि

हजुर हजुर सबै साइज एभेइलेबल छ हजुर हुन्छ हजुर हुन्छ यो मेरो यही नम्बरमा जिपे छ यही नम्बरमा हालिदिनुहोस् नि हुन्छ